दाजु म मेरो ठाउँ पुगे मलाई यहीँ झारिदिनु होस् तपाईँकोमा त सबै अनलाइन मात्रै गरेको देखेँ पैसाहरू जिपे गरेको मेरोमा त क्यास मात्रै छ पाँच सयको यसो खुद्रा हुन्छ होला